हामीले चाहिँ गाईहरू पालन गर्छ हो अब त्यो गाईहरूबाट मजाले अब स्याहार्नुपर्छ घाँसहरू काटेर ल्यायो लगायो गाई दानापानीहरू मजाले दियो भने चाहिँ अन्त मजाले घिउहरू दिन्छ घिउबाट पनि पैसा हुन्छ अब छुर्पीबाट पनि हुन्छ घिउ छुर्पी पार्नु पनि फेरि साह्रो पर्छ अब बिहान नै उठ्यो गाई दुयो त्यहाँदेखि अब अलिक जमाएर महीहरू पाऱ्यो हो अन्त महीहरू पारेर त्यहाँदेखि घिउ निस्किन्छ घिउ निस्केपछि त्यहाँदेखि छुर्पीहरू बनायो हो अन्त छुर्पीहरू निकाल्योपछि अन्त त्यो अब बेच्नु लानुपर्छ त्यो पनि टाढोमा छ त्यहीबाट पनि हुन्छ त्यहाँदेखि अब कुखुराहरू पाल्छौँ कुखुराहरू पनि फेरि थुप्रो छ त्यो कुखुराहरू पनि फेरि खोस्रेर हो कुखुराको अब चिङ्नाहरू काडेपछि अब अर्कैपट्टि सार्छौँ त्यो चिङ्नाहरूलाई चाहिँ त्यहाँदेखि उइसको चारो दिनुपर्छ त्यो चिङ्नाहरूलाई चाहिँ उयो के भन्छ यो जुन ब्रोयलरको चारो हुन्छ हो त्यस्तो दिनुपर्छ त्यस्तो दियो भने चाहिँ अब अलिक छिटो एक महिना टाइममै अब बेच्ने टाइम हुन्छ अन्त त्यस्तो अब त्यो चारोहरू दिएपछि चाहिँ मजाले बढेर जान्छ आम्ममा कुखुराले पनि खोस्रेर चाहिँ काबु बनाउँछ स्याहार्नु चाहिँ साह्रो पर्छ तर र पनि अब त्यसबाट पनि एक दुई पैसा हुन्छ अन्त लगेर अब बजारतिर बेच्यो गाउँमै पनि उठाउनु आइहाल्छ हो अन्त त्यही अब कुखुराको अन्डाहरूबाट पनि हुन्छ पैसा अब त्यो कुखुराको अन्डाहरू पनि दस रुपियाँ गोटाहरू त्यस्तोहरू जाइजान्छ कुखुराहरू पनि पुरा छ त्यस्तै पाँच छ माउ छ हो त्यस्तोबाट पनि अब अन्डाहरूबाट पनि भइहाल्छ त्यो माउहरू नै बेच्दा पनि हुन्छ हो अन्त त्यो अब चिङ्नाहरू नै ठुलो बनाएर बेच्छु भन्दा पनि हुन्छ अब दुई केजी तिन केजी त्यस्तोको बनाएर बेच्छु भन्दा पनि हुन्छ तर अब त्यसलाई चाहिँ अब स्याहार्नु चाहिँ साह्रो पर्छ त्यो कुखुराहरू अन्त यस्तो अब सागसब्जीहरू लगाउँछ जुन यो बर्खाको टाइममा त है हामीले सागसब्जीहरू लगाउँछौँ हो त्यो सागसब्जीहरूबाट बाट पनि हुन्छ पैसाहरू अलिक अब सागसब्जीहरू चाहिँ अब यो बर्खाकै टाइममा मात्रै हुन्छ अब हिउँदमा त अब पानी पाउँदैन हो अन्त अब मजाले सब्जीहरू लगाएर अन्त बेच्नु लानुपर्छ कि त अब गाउँमै अब व्यापारीहरू आउँछ व्यापारीहरू आएपछि त्यहाँदेखि अब त्यो पनि बेच्नु लाँदाखेरि हुन्छ सागसब्जीहरू गाउँमै दिँदा पनि हुन्छ तर अब गाउँमा चाहिँ पुरा भाउ चाहिँ कम्ती दिन्छ अब बजारमै लग्यो भने चाहिँ अब अलिक भाउ पाउँछ अन्त अब यस्तो उयोतिर पनि हुन्छ अब यस्तो जुन अब अब फलहरू हुन्छ फ्रुटहरू त्यस्तोहरू बेच्दा पनि हुन्छ यस्तो अब अम्बकहरू हुन्छ आरूहरू हुन्छ हो त्यस्तोहरू बेच्दाखेरि पनि हुन्छ त्यस्तोबाट पनि एक दुई पैसाहरू हुन्छ अन्त अब त यस्तो उयोहरू लगाउने समयहरू आयो सागहरूको सिडहरू लगाउने समयहरू आयो हो अन्त त्यो खोर्सानीहरू रोप्ने समयहरू आयो त्यस्तोहरू खोर्सानीहरू पनि हुन्छ त्यस्तै अब खोर्सानीहरू पनि हफ्तामा दस पन्ध्र केजीहरू जस्तो हुन्छ त्यस्तोहरू बेच्यो भने त्यतैबाट पनि पैसा आइहाल्छ त्यस्तै खोर्सानीहरू पनि त्यस्तै दुई सौ डेढ सौ रुपियाँ केजी पछाडि पछाडि त अब डेढ सौ त्यस्तो एक सौ त्यस्तोहरू मात्रै पाउँछ भाउहरू पनि अन्त यस्तो खोर्सानीमा चाहिँ अलिक फाइदै हुन्छ अन्त यस्तो अब सागहरू पनि हुन्छ अब बिटा बिटा बनाएर बेच्यो त्यस्तो पनि हुन्छ